हजुर हजुर हो त ए हजुर मेरो नाम रिमा शर्मा को बोल्नु भयो तपाईँ हजुर हजुर हजुर हजुर धेरै थोरै जानकारी छ राम्ररी नै ए हजुर हजुर ए हजुर सन्दकपु जाने बाटो त यता ट्रेकिङमा जाँदा बाटो त थुप्रै छ तिनवटा जस्तो बाटोबाट पुगिन्छ हो तपाईँ अहिले चाहिँ कहाँ हुनु हुन्छ ए हजुर त्यसो भए तपाईँले दार्जिलिङबाट गाडी लिएर यता घुमहरू हुँदै घुमहरू थाहा छ नभए सोध्दै हो घुमहरूबाट यता हुँदै माने भन्ज्याङको गाडीमा आउनु हो त्यहाँदेखि माने भन्ज्याङबाट चाहिँ यता उयो हुन्छ तिनवटा बाटो हुन्छ एउटा चाहिँ उता नेपाल भएर पनि सन्दकपु हेर्न आउन सकिन्छ ट्रेकिङबाट हो त्यो चाहिँ एकदम राम्रो छ मजाको तर त्यहाँ चाहिँ अलिक बेसी जङ्गलहरू भएको कारणले गर्दा मान्छेहरू अलिक डराउँछ त्यो बाटो चाहिँ हो माने भन्ज्याङबाट अलिक निकै माने भन्ज्याङबाट त त्यही हो नि त नेपाल त्यहाँबाट हिँड्दै गए पछि त्यहाँबाट त्यता सन्दकपुबाट पनि राम्रो छ अरे बाटो तर चाहिँ अलिकति रिस्की छ हो अन्त यता फेरि माने भन्ज्याङबाट यता रिम्बिक पुगेर रिम्बिकको उकालो जाँदा पनि पुग्छ पुग्नु चाहिँ तर त्यो चाहिँ फेरि तपाईँलाई लामो हुन्छ हो अब तपाईँ दार्जिलिङमा मेन टाउनमा हुनु हुन्छ भने चाहिँ तपाईँ यसो गर्नु न त्यहाँबाट गाडी चढेर सिधै माने भन्ज्याङ आउनु हो माने भन्ज्याङबाट चाहिँ उकालो जानु पर्छ अब ट्रेकिङमा जाँदाखेरि चाहिँ अब एकजना गाइड तपाईँले लिएर त्यहाँबाट चाहिँ उकालो चढनु पर्छ हिँडेर लगभग एक घण्टा हिँड्नु कतिको सक्नु हुन्छ हौ तपाईँ ए दुई तिन दिनमा पुग्नु भने पछि त निकै अलिकति नै हुन्छ होला तर पनि पुग्नु सक्छ होला सक्न चाहिँ तर अलिकति निकै साह्रो नै पर्छ तपाईँ पहिला हिँड्नु भएको छ भने चाहिँ सजिलो हुन्छ हो अब चालिस पैँतालिस मिनट त्यहाँबाट उकालो हिँडे पछि चित्रे भन्ने जगा पुग्छ हो अन्त चित्रेबाट उकालो लेकमा लेकमा बाट उकालो गैरी घाट त्यो उयो हुँदै त्यो कालपोखरीहरू हुँदै उकालो जानु पर्ने हुन्छ नि त पेमलिङहरू हुँदै बाटो त राम्रो छ माथि चिप्ले ननिस्केनन्जेलसम्म मात्र अलिकति उकालो चढ्छ त्यहाँबाट चाहिँ अलिकति तेस्रो अलिकति उकालो गर्दै छ अहिले त फेरि बाटो पनि राम्रो बनाएको छ हो अन्त तपाईँ यसो गर्नु भयो भने हुन्छ माने भन्ज्याङबाट टक्क हिँडेर चाहिँ तपाईँ गएर लेकमामा बस्यो एकदिनमा हो अन्त भोलि पल्ट माथि गैरिबाससम्म पुग्नु भयो भने गैरिबासबाट तिन दिनको दिनमा चाहिँ तपाईँ पुग्नु हुन्छ फर्किँदा रिम्बिकबाट फर्किँदा हुन्छ नि राम्रो हुन्छ त्यहीँ उयो हुन्छ नि त छेउमा हो रिम्बिकबाट पनि तर तपाईँ चै अब जाँदाखेरि चाहिँ फेरि हिँड्दै जानु भयो यता हेर्दै हेर्दै अब अप्रिलतिर जानु नि त्यति बेला राम्रो हुन्छ कि र यति बेला जानु भयो भने पनि हु हुन्छ हुनु चाहिँ तर त्यो बेला चाहिँ एकदम राम्रो हुन्छ नि त त्यहाँनेर अन्त तपाईँ जाँदाखेरि चाहिँ हिँड्दै जानु भयो भने माने भन्जायङमा उकालो नै राम्रो हुन्छ तपाईँलाई उता रिम्बिकबाट चाहिँ धेरै टाढो पर्छ हो माने भन्ज्याङबाट फेरि रिम्बिक पनि निकै टाइम लाग्छ त्यहाँ पुगेर फेरि उकालो फेरि उकालो जान्छु भन्दा चाहिँ माने भन्जाङबाट गाडीमा चाहिँ चार घण्टा लाग्छ उकालो पुग्नु हो सन्दकपु यता चाहिँ हिँड्दै अब बिस्तारै अब यता हिँड्नु बेसी हिँड्नु भएन अब तपाईँले रेस्ट गर्दै जानु भयो भने तिन दिनमा मजाले पुग्नु हुन्छ हजुर हजुर फर्किनु लाग्दैन तपाईँ सन्दकपुबाट यता फर्किँदाखेरि रिम्बिक त्यहीँनेर त हो नजिक पर्छ कि त्यति लाग्दैन अनि त्यहाँबाट हिँढ्दै रिम्बिकसम्म आउनु भयो भने रिम्बिकबाट यता त गाडीमा आउँदा हुन्छ नि त तपाईँ फर्किँदा त

ए हजुर हुन्छ हिँडेर फर्किनु भयो भने पनि अब जाँदा एउटा बाटोबाट राम्रो हेर्दै जानु होइन अब फर्किँदै पनि अब त्यही हेर्दै अर्को बाटोबाट आउनु नि तपाईँलाई पनि उयो हुन्छ ए हजुर ए कहिले जानु हुने तपाईँ जाँदा चाहिँ पर्सि त अहिले त अलिक भ्याउँदैन पनि अब अलिक पछि अलिक एक दुई दिन भन्दा अब दस दिन उता चाहिँ म मजाले नै फ्री हुन्थे हुनु चाहिँ तपाईँ कहाँदेखि टाढैदेखि आउनु भएको हो ए हुन्छ नि त त्यसो भए हुन्छ नि म घुराई दिन्छु नि त त्यसो भए हुन्छ हजुर हजुर हुन्छ हुन्छ भइहाल्छ हुन्छ हुन्छ कल गर्नु नि है हुन्छ तपाईँ पर्सि नै उयो गर्नु भयो भने चाहिँ तपाईँ भोलि हिँड्नु हो भोलि आएर माने भन्जाङ बस्ता भइहाल्छ हाम्रोमा आउनु अन्त आएर चाहिँ पर्सि हामीले छिटो गरेर हिँड्यो भने हामीलाई सुबिस्ता हुन्छ नि त बिहान नै घाममा हिँड्नु अलिकति उयो हुन्छ अन्तखेरि बिहान अलिक चाँडै निस्क्यौँ भने छिटो हुन्छ नि सजिलो हुन्छ हो बरु भोलि नै आउनु होस् नि तपाईँ अन्त पर्सि हामी हिँडौँ न त्यस्तो जाडो छैन अहिले किनभने अब गरम यता गरम छ हो अब त्यति साह्रो नै छैन अहिले जाडो त चढिहालेको छैन अब दसैँ तिहार को पनि घाम लाग्छ हो अलिक पछि चाहिँ माथि त्यस्तो जाडो त छैन अहिले त जाडो त हुन्छ हुन्छ मलाई तपाईँ भोलि आउनु नि त्यसो भए ल हुन्छ हुन्छ हुन्छ